खुल्लै स खुला समयमा चाहिँ म ज्यादा यस्तो प्रकृति रिलेटेड क्लिप्सहरू हेर्छु च्यानलहरूमा पनि त्यही हिस्ट्री जियोग्राफी भयो डिस्कभरी च्यानलहरू हेर्छु अन्त त्यही बर्डिङहरूको स्किल्सहरू सिक्छु गाइडहरू गर्दा कस्तो के गर्नुपर्छ भनेर अन्त त्यो टुरिज्मसँग रिलेटेड क्लिप्सहरू नि हेरिबस्छु ज्यादा जस्तो चाहिँ अब टिभी हेरेक छु भने चाहिँ म डिस्कभारी च्यानल हेर्छु अन्त नेसनल जियोग्राफिक नेट जियो अन्त सोनी बिबिसीहरूतिर हेर्छु त्यसमा अब हेर्नु पनि मजा लाग्छ किनभने अब इनभाइरोन्मेन्ट रिलेटेड जङ्गल एरिया त्यस्तै अब नजानुसक्ने जग्गाहरको बारेमा देखाइरहेको हुन्छ नि त अझै यो धरतीको बारेमा धेरै कुराहरू नलेजहरू बढेर जान्छ अन्त ज्यादा जस्तो समय चाहिँ म त्यसरी नै बिताउँछु टिभी हेरेर र बाहिर छु भने चाहिँ अब प्रायः यस्तो नेचरतिरै हुन्छु जङ्गल एरियातिरै बर्डिङै गर्दै गरेको हुन्छु